मलाई मनपर्ने टिभीमा नेसनल ज्योग्राफी च्यानल साह्रै मनपर्छ त्यो च्यानलभित्र विभिन्न प्रकारको जानकारी प्राप्त हुन्छ दुनियाँमा घटेको घटनाहरू या जुन चाहिँ कुरा हामीले कहिल्यै अब हामीलाई थाहा थिएन त्यो त्यहाँको इतिहासको बारेमा त्यहाँको अब मान्छेहरूको बारेमा त्यहाँको सामान के पाउँछ त्यहाँको पर्यटकको बारेमा अनेक प्रकारको हामीले खबर थाहा पाउँछ घर बसी हामीले दुनियाँको सबै खबर पाउँछ